हेलो

हजुर हजुर ए कालेम्पुङमा धेरै छ घुम्ने जग्गाहरू जस्तो कि लाभा अनि कफेर रेली र लाभा चाहिँ यो समयको लागि चाहिँ तपाईँहरूलाई चाहिँ तपाईँ अब गरम जग्गाबाट आउनुहुँदै रहेछ यो समयमा चाहिँ तपाईँलाई चाहिँ ठिक्कैको चाहिँ लाभा कफेर चाहिँ ठिक्कैको छ र कहिले आउनु हुँदैछ तपाईँ हजुर हजुर हजुर हजुर अब किलोमिटरको हिसाबमा लिन्छु त तपाईँ आउनुभयो भने अब मिलाई दिईहल्छु नी तपाईँलाई आउनुहोस् न डिस्काउन्टमा हुन्छ हुन्छ हुन्छ हुन्छ कल गर्नुहोस् न